पश्चिम बङ्गालको अनि यसको इतिहास र भूगोलको विषयमा कुरो गर्न पर्दाखेरि सर्वप्रथम त यो इतिहास आजभन्दा जतिबेला भारत स्वतन्त्र हुनुभन्दा अगाडि यो पश्चिम बङ्गाल भारतको एउटा राजधानी हुने गर्दथ्यो जतिबेला अङ्ग्रेजहरू पश्चिम बङ्गाललाई क्यापिटल अथवा राजधानीको रूपमा लिने गर्दथे अनि साथसाथै समर क्यापिटल समर क्यापिटल सिलगढी के अरे दार्जिलिङमा बनाइने गरिन्थ्यो तत्कालिन आङ्ग्रेजी शासनहरू भएको बेलामा अनि विन्टरको बेलामा भने उनीहरूले तल गर्ने गर्दथे यो एउटा भौगोलिक अथवा र ऐतिहासिक कारण अथवा विषय भयो अनि साथसाथै संस्कृतिहरूको विषयमा कुरा गर्न पर्दाखेरि धेरै प्रकारको भाषा भाषीहरू पश्चिम बङ्गालमा रस बस्ने बसोबासो गर्नेभएको कारणले गर्दाखेरि एउटा मात्रै अथवा एउटा कुनै एउटा संस्कृतिलाई मात्रै अगाडि ल्याएर बात गर्न हामीलाई मिल्दैन त हो धेरै प्रकारको संस्कृतिहरू रहेकोले गर्दाखेरि सबै प्रकारका संस्कृति सबै प्रकारका जातिहरू रहेर थुप्रै संस्कृतिहरू मिलेर यो संस्कृति पश्चिम बङ्गालको गरिमालाई बचाएर राखेका छन् साथ साथै फ्रिडम फाइटरको कुरा गर्न पर्दाखेरि शहिद दुर्गा मल्ल जो देहरादुन नै भएपनि दार्जिलिङ पाहाड अनि कालिम्पोङका बासिन्दाहरूका लागि साथ साथै देशका लागि लडाई लडे्का थिए साथसाथै डम्बर सिँह गुरुङ अनि पश्चिम बङ्गालमा बस्ने गोर्खा समुदायहरूले पनि आफ्नो देश स्वतन्त्र सङ्ग्रामको लागि लडाई लडे्र आफ्नो देशलाई स्वाधीन बनाउनका लागि धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्